मैले चाहिँ अब सानोमा साथीहरू मेरो धेरै थिए होइन अन्त अब त्यति बेला केही जमाना पनि थिएन अन्त मैले चाहिँ एउटा पत्र बनाएको थिएँ आफ्नै हातले बनाएको सानोमा फर्स्ट टाइम बनाएको एउटा चित्र बनाएर चाहिँ मेरो साथीलाई बर्थडेमा गिफ्ट दिएको थिएँ मैले पनि त्यस्तो अब पत्रहरू चाहिँ पाएको छु साथीहरूकोबाट धेरै साथीहरूले मलाई बर्थडेतिर गिफ्ट दिएका थिए अन्त मलाई त अब भन्नु भने त हातले बनाएको कुराहरू मनपर्छ नि अब हातले बनाएको भनेको स्वेटरहरू कस्तो राम्रो हुन्छ नेपालीले बनाएको झन् कस्तो राम्रोहरू हुन्छ अब अरू जातकोले बनाएको पनि धेरै राम्रो हुन्छ तर हाम्रो नेपालीहरूले बनाएको चाहिँ धेरै राम्रो हुन्छ त्यस्तै टोपी भयो हातले बुनेको टोपी सिलाएको कस्तो राम्रो हुन्छ अन्त स्वेटरहरू अरू धेरै धेरै कुराहरू अब हातले बनाएको हातले बनाएको कलाहरू त अब दामी हुन्छ नि अब त्यस्तो मसिनले बनाएको भन्दा त मान्छेले धेरै जस्तो मान्छेले हातले बनाएको मन पराउँछन् होइन